हेलो बहिनी तपाईँ मेकअप को कन्ट्याक्ट गर्नु खानाहरूको कन्ट्याक्ट गर्नुहुन्छ रे मेकअप ब्राइडल मेकअपहरू गर्नु हुन्छ अरे नि है हजुर हजुर मैले साथीकोदेखि तपाईँको नम्बर लिएको थिएँ सोध्नु सोध्नुको लागि फोन गरेको मेरो बिहा त भोलि हो हजुर हजुर हजुर हजुर मलाई चाहिँ क कपडाको कलरहरू चाहिँ पिङ्क कलर मनपर्छ है अरू त्यो चाहिँ मलाई लेहेङ्गै मनपर्छ हो साडीमा चाहिँ होइन र मलाई उसको फ्लावर्सहरूको कलर रोज रेड मनपर्छ रोज पिङ्क रेड मनपर्छ त्यसमा अलिक वाइट कलरको पनि मिक्स गर्नु भने बहुतै राम्रो लाग्छ हजुर हजुर हेलो हेलो सुन्नु हो

हजुर हजुर त्यसमा अब मेकअपको बारेमा चाहिँ हजुरलाई अब भन्नु पर्दाखेरि चाहिँ त्यस्तो हेभी मेकअप पनि होइन अलिक नर्मल टाइपको हुन्छ नि सिम्पल टाइपको हुन्छ नि हजुर त्यस्तो टाइपको मेकअप चाहिँ हजुर हजुर यतै बनाउने हो मलाई चाहिँ धेरै कलरहरू त मनपर्छ खास गरी चाहिँ पिङ्क कलर मनपर्छ हजुर हजुर कम्बिनेसन यल्लोमा हेलो

मलाई फुल

अरू के के गर्नु हजुर बजेट मेरो चाहिँ तपाईँहरू कतिसम्मको बजेट गर्नु सक्नुहुन्छ हजुर हजुर त्यतिभित्रमै हो मेरो पनि बजेट हजुर हजुर हजुर हुन्छ हुन्छ